हाम्रो हाम्रो पूजाको विष्णु भगवान् हो हामी पूजा गर्छौँ राम्रैसँग गर्छौँ स्थानीय राख्छौँ हामी हामी पूजा गर्दाखेरि के कस्तो चाहिन्छ सबै कुरो फेला पारेर हामी गर्छौँ हामी हामी तपाईँहरूको सेवा गर्न उपस्थित छौँ ह हजुरहरूलाई के मन मन पर्छ के हजुरलाई त्यो के मन पर्छ म भन्नु तयार छु तयार छु तर भगवान् तपाईँहरूलाई बिन्ती छ हामी सबैलाई राम्रो गरिदिनु होस् हामी सबैको पालन गरिदिनु होस् तपाईँकै इच्छा अनुसार हामी स सधैँ चलिरहेका छौँ स स सबैजना गरिरहेको गरिरहेछौँ कस्तो छ के छ अहिले अहिले परिवर्तन भइरहेको छ सबै कुरो परिवर्तन भइरहेको छ सरकार कुन आउँछन् कुन जान्छन् अब अहिले छैन हामी व्रत बस्छौँ हामी खाना खाँदैनौँ दिनभरि गर्छौँ पूजा आजा सबै थोक गरिसकेर हामी त्यहाँबाट त्यहाँबाट हामी आफ्नो लिने कुरो लि लिन्छौँ फल फुल जे हुन्छ ए त्यसबाट हामी लि लिन्छौँ लिन्छौँ हामी